मलाई चाहिँ अब मेरै नेपाली नेपाली भएकोले गर्दा मेरै हाम्रै उएसकै खाना नेपालीकै खाना मनपर्छ हो त्यसमा चाहिँ अब एउटा चाहिँ गुन्द्रुक हो गुन्द्रुकको चाहिँ अब झोल पनि मिट्ठो हुन्छ हो त्यसको चाहिँ अब झोल त्यसै पनि अब बोटुकोमा हालेर खा पिउँदा पनि मिट्ठो लाग्छ अन्त त्यसको गुन्द्रुकको अचार पनि हुन्छ अचार पनि मिट्ठो हुन्छ साँद्नुपर्छ त्यसमा टमाटर प्याजहरू हालेर अनि त्यसमा काँचो खोर्सानी हाल्नुपर्छ अन्त त्यसमा काँचो तेल हाल्नुपर्छ त्यसो गरेर खाँदा पनि मिट्ठो हुन्छ अन्त ढेँडो आँटाको पनि हुन्छ ढेँडो कोदोको पनि ढेँडो हुन्छ अन्तखेरि त्यसमा चाहिँ अब ढेँडोमा चाहिँ हामीलाई चाहिँ विशेष त्यसमा कालो दाल सिद्राको अचार बनाएर खानुपर्छ त्यसमा झन् एकदमै मिठो हुन्छ अन् हामीहरू गोर्खे अचार पनि एकदम मिठो लाग्छ मलाई गोर्खे अचार पनि पुरा मनपर्छ हो अब हामी हामी नेपाली भएर होला त्यो नेपालीकै उयो खाना चाहिँ एकदमै मलाई मनपर्छ